ए नमस्ते दाजु ए अनि राम्रै हुनुहुन्छ ए अनि हालखबरहरू हजुर हामी यता पनि सबै सन्चै छ दाजु हजुर सबै राम्रो छ नि दाजु एकदमै सन्चै छ सबैजना उम् हजुर अनि हजुर अब अहिले मौसम ठिकैको छ त्यस्तो ठन्डा पनि होइन त्यस्तो गरम पनि होइन अहिले एकदमै ठिकैको भइरहेछ गरम त्यस्तो उयो छैन हजुर ए हजुर त्यता त गरम जग्गा नै हो नि है दाजु उम् हजुर

अन्त आउनुहोस् न यतातिर ए आउनुहोस् न अन्त यतातिर डुल्नु घुम्नु ए हुन्छ आउनुहोस् न अन्त

अब पहाडको खानापिना भन्नुले त उही हो अब त्यही ढिँडो भयो मकैको ढिँडो होइन कोदोको ढिँडो गुन्द्रुक रायो साग त्यहीहरू प्रशस्त त अब लेटेस्ट त्यही हो अब टुरिस्टहरू आउँदाखेरि त्यही खानु मन पराउँछ होइन अन्त मोमोहरू भयो थुक्पा टुरिस्ट आउँछ अन्त खालि गुन्द्रुकहरू भन्छ अन्त कुखुराको झोल हो त्यस्तोहरू भन्छ अब खानुमा पनि राम्रो मिठो पनि हो अन्त फेरि अब एनर्जी जिउमा एनर्जीहरू पनि दिने अब अहिले चल्ति चाहिँ त्यहीहरू छ हजुर किनिमा किनामा त झन् दामी हुन्छ नि यतातिरको किनामा हो अन्त डल्ले खोर्सानीको अचारहरू अन्त ए हुन्छ भइहाल्छ नि दाजु हजुर हजुर हजुर फ्रेस नि हाम्रोतिर फेरि अब त्यो मलले उब्जाएको हुन्छ त अन्त एकदमै राम्रो हुन्छ कहिले अलिक छिटै गरेर आउनुहोस् न अन्त अब अहिले तापमान पनि ठिकैको भइरहेको छ हो अन्त डुल्नुमा पनि ठिकै हुने खानाहरू पनि रुच्ने अहिलेको तापमानमा आउनुहोस् न अन्त मिलाएर

ए हवस् दाजु ए हुन्छ मैले नि सोद्धै थियो भनिदिनुहोस् न भाइ बहिनीहरूलाई हुन्छ